हजुर फुलको बिजिनेस त अहिले ठिकठाकै चल्दैछ कि दिदी यतिको राम्रै हो हजुर हजुर दिदी अब त त्यही हो अब दसैँ तिहार लाग्यो है अन्त त्यहाँदेखि चाहिँ त्यो सयपत्री अन्त त्यो गदवरी मखमलीहरू हुन्छ नि त्यसको पो अलिकति डिमाण्डहरू आउँदैछ अन्त हामीले सक्यो भनी त उयो त्यो टोटोलाको फुल अन्त उयो हामीले जमरा हुन्छ नि त्योहरू ल्याउनु सक्यो भने त राम्रो हुने रहेछ हौ दिदी

हजुर हजुर हजुर दिदी सक्छ अब दसैँ तिहारमा त प्रायः घर घरमा उमार्छ अब सक्छौँ नि

हुन्छ हुन्छ दिदी हुन्छ म गर्छु हजुर हजुर हजुर हजुर हजुर हजुर

ए हुन्छ हुन्छ हुन्छ दिदी हुन्छ हुन्छ दिदी